मैले खाना पकाउँदाखेरि प्रेसर कुकर कराही डेक्ची प्रयोग गर्छु अनि यसमा चलाउने कटलरी चाहिँ काठको सबै मो प्रायः जस्तो सबै काठको नै चलाउँछु किनभने त्यसले चाहिँ मलाई अब सजिलो हुन्छ र भाँडामा त्यो उयो पनि हुँदैन अनि सबै त्यही चलाउँछु